हेलो ए गुडमर्निङ कृष्णबेला तिमी काँ छौ ए किन मामाको घरमा चाहिँ के काम थियो र गयो ए ए अँ अह कहिले फर्किने अन्त घर छ्या होइन होइन भोलि यहाँ आइहाल्नु कि यहाँ क्रिकेटको म्याच क्रिकेट म्याच हुँदैछ बाह्र तारिक अन्त त्यसले गर्दा चाहिँ त्यसमा पार्टिसिपेट गर्नुपर्छ अन्त तिमी छिट्टो घर आइहाल्नु ए अरू साथीहरू पनि आइसक्यो अन्त अब तिमी चाहिँ छैनौ रहेछौ त्यो भएर मैले थाहा पाएर चाहिँ तिमीलाई फोन गरेको यो क्रिकेट म्याचमा चाहिँ पार्टिसिपेट गर्नुपऱ्यो अन्त राम्रो पर्फमेन्स गर्नुपऱ्यो प्र्याक्टिसहरू गर्नुपऱ्यो त्यो भएर चाहिँ आइहाल्नु अन्त भनेर तिमीलाई फोन गरेको तिम्रो वाट्सएप काँ अन्त प्र्याक्टिस गर्नुपऱ्यो नि प्र्याक्टिस गर्नुको लागि ला प्र्याक्टिस गर्नुको लागि छिट्टो आउनुपऱ्यो भोलि या त भोलि आउनु सकेनौ भने पर्सीको दिन चाहिँ आइहाल न म्याच चाहिँ तिम्रो यहाँ नर्थ बेङ्गल युनिभर्सिटीमा हुँदैछ हो अन्त त्यहाँनिर गर्ल्सहरूलाई पनि गराउँछ हरे क्रिकेट म्याच त्यो भएर चाहिँ त्यसमा तिमीहरूले पार्टिसिपेट गर्नुपऱ्यो अँ इन्टर कलेज पार्टिसिपेट भएको त्यो भएर चाहिँ तिमीहरू छिट्टो तिमीलाई अब तिमी नै आएको छैनौ रहेछौ अरू त सबै आइसकेछ त्यो भएर चाहिँ तिमीलाई मैले फोन गरेर जनाइराखेको बाह्र तारिक चाहिँ म्याच छ अन्त तिमीहरूले चाहिँ कुनै पनि हालतमा योपालि चाहिँ फाइनल उठाउनु पर्छ अन्त प्राइस मनीहरू पनि राम्रोसँगले राखेको रहेछ त्यो भएर चाहिँ छिट्टो आऊ अन्त साथीहरूसँग जोइन गरेर प्र्याक्टिस गर्नु थालिहाल्नु नि ल अन्त हस्टेलमा छिट्टो आउनु हस्टेलमा हस्टेलमा आउँदाखेरि

उसको लागि ए त्यसको लागि हो भने चाहिँ एउटा कुनै रुमहरू म्यानेज गरेर बस्नु सक्दैन तिमीहरू अन्त अँ उसो भए चाहिँ यस्तो गर्नु तिमीहरू सबैजना आएर मलाई भेट्नु हो मलाई भेटेर चाहिँ म एसोसिएसनमा चाहिँ कुरा गरेर तिमीहरूलाई केही प्रबन्ध मिलाइदिन्छु नि रुमहरूको खाने बस्नेको अन्त तिमीहरू अन्त प्र्याक्टिसहरू गर्नु सक्छौ नि त्यहाँ बसेर अँ अब पूजा पूजाभन्दा ठुलो त आफ्नो करियर हो नि त अन्त करियर बनाउनु पऱ्यो अहिले त्यसले गर्दा चाहिँ तिमीहरू तिमी अलिक छिटो आउनु अन्त आएर प्र्याक्टिस गर्नुपऱ्यो बिहान बेलुका दिउँसो अहिले त वेदर पनि ठिकै भइराखेको छ शीतल शीतल दिउँसो पनि प्र्याक्टिस गर्नु सकिहाल्छ हो अन्त खर्च पानीको सुर्ता नगर्नु अन्त मलाई आएर भेट्नु त्यहाँदेखि म यहाँनिर केही व्यवस्था मिलाइदिन्छु तिमीहरू बस्नु खानुको तिमीहरूको चाहिँ एकदमै राम्रोसँगले प्र्याक्टिस गरेर म्याच चाहिँ योपालि जित्नै पर्छ है अन्त प्राइस प्राइस मनी पनि निकै राम्रो रहेछ हो अन्त तेल्ले गर्दा चाहिँ तिमीहरू आएर राम्रोसँगले गर्नु अन्त मलाई भेटिहाल्नु है आउने बित्तिकै ल त उसो भए छिटो आउनु ल आएर मलाई भेटिहाल्नु ल हुन्छ